भन्दा चाहिँ म फोनमा त्यस्तो टाइम चाहिँ बिताउँदिनँ अब दिनमा चौबिस घन्टामा पूरापुरी हुँदा पनि तिन घन्टा चाहिँ हुन्छ अब डेली युजेस बिहान होस् कि बेलका होस् अब अलिअलि मिलेर दिनमा चाहिँ तिन घन्टा चाहिँ चलाउँछु म अन्त भोइस कल र भिडियो कलमा चाहिँ यति चाहिँ मलाई फेसिलिटिज मन मनपरायो कि अब टाढो मान्छे हुँदा पनि उसलाई हेर्नु सक्छ उसको साउन्ड सुनाउनु सक्छु जस्तो अब तपाईँ यहाँ छु तपाईँ अन्त तपाईँको छोरा छोरी नाती नातीहरू टाढो छ बाहिर देशमा बस्नु हुन्छ अन्त अब छेउ छेउमा भएको भए पनि गएर हेर्दा हुुन्थ्यो अब यो फेसिलिटी चाहिँ फेसिलिटिजले गर्दा चाहिँ यस्तो भयो कि अब तपाईँ टाढोबाटै आफू हेर्नु सक्छ उनको भोइस सुन्नु सक्छ यो फेसिलिटिज चाहिँ अब मनपर्छ मलाई